भारतको केही दशकदेखिको यता युवाहरू बाट नयाँ रोजगारीहरूको युट्युब युट्युबर जस्तो कन्टेन्ट क्रिएटर युट्युबरहरूले चाहिँ मा मानिसहरूको मानिसहरूलाई चाहिँ प्रत्यक्ष रूपमा आफ्नो आफ्नो आफू आफू एक ठाउँदेखि अर्को ठाउँ गएर त्यस ठाउँको दृश्यहरू देखाएर अथवा त्यस ठाउँको बारेमा भनेर कुनै पनि राम्रो ठाउँहरूको बारेमा भनेर कुनै पनि चिजहरूको बारेमा साना साना कुराहरूको बारेमा जुन चाहिँ समाजमा लुप्त भएको कुराहरू भयो समाजमा हराएका कुराहरू त्यस्ता कुराहरूलाई लिएर कन्टेन्ट बनाएर देखाएर चाहिँ मानिसहरूलाई मानिसहरूमा देखाएर चाहिँ उहाँ उनीहरूले जुन कमाउने अथवा आफ्नो जीविकाहरू चलाइरहेको छ जस्तै ट्र्याभलरहरूले अथवा राइडरहरूले पनि कतिजना युवाहरूले चाहिँ एक ठाउँदेखि अर्को ठाउँ गएर नयाँ नयाँ ठाउँहरूमा ट्र्राभल गरेर अप्ठ्यारो जग्गाहरूमा अथवा कुनै पनि ठाउँहरूमा गएर चाहिँ उनीहरूले त्यस ठाउँको दृश्यहरू देखाएर त्यस ठाउँको सानोदेखि ठुलोलो सानो सानोदेखिको लिएर ठुल्ठुलो कुराहरू देखाएर मानिसहरूलाई त्योपट्टि आकर्षक आकर्षण गराएर त्यसबाट पनि उनारूले जीविका चलाउने गरिरहेको छ अनि कमेडियन व्यक्तिहरू कतिजना व्यक्तिहरूले चाहिँ आफ्नोमा भएको कला अथवा कमेडी प्रस्तुत गरेर धेरै ठाउँहरूमा गएर चाहिँ उनीहरूले मानिसहरूलाई हँसाएर मानिसहरूलाई कमेडीबाट त्यो कुराहरूबाट चाहिँ धेरै मान्छेहरू त्यसमा आएर चाहिँ त्यो मानिसहरूले गर्दा चाहिँ उनीहरूले त्यो आफ्नो रोजगारहरू बढाउने कार्यहरू गरिरहेको छ यसरी नै आजको समाज समयमा चाहिँ भारतमा चाहिँ धेरैवरा व्यक्ति धेरैजना व्यक्तिहरूले युट्युबरहरूले युट्युब खोलेर ब्लगहरूबाट राम्रो राम्रो कन्टेन्टहरू बनाएर उनीहरूले चाहिँ आफ्नो जीविकाहरू चलाउने गरिरहेको छ